र विशेष म म हिन्दु भएको कारणले गर्दाखेरि हिन्दु को पर्व हाम्रो राई किराँत एउटा हाम्रो धर्म हो हामी खोलानाला खोलानालालाई पुज्ने एउटा हाम्रो पारम्परिक धर्म छ र विशेष गरी हाम्रो यो धर्मलाई नै सर्वश्रेष्ठ मान्छु म होइन र विशेष गरी र पनि अरू अरू धर्महरू पनि छ विशेष अब यो क्रिस्च्यनिटी छ बुद्धिजम छ बुद्धि बुद्धिस्टको पनि धर्म छ अब बुद्धिस्टहरूको नै हेर्नु हो भने म उहाँ उहाँहरूको हामी यहाँ पनि सबै हामी मिलेर नै बसिनै रहेको छौँ हामी यहाँनिर बुद्धिस्ट पनि छ हिन्दु पनि छ हामी सबै यहाँनिर किराँती खम्बु राईहरू सबै छ र उहाँहरूको जुन चाहिँ चाडपर्व भनेको बुद्ध जयन्तीहरू भयो है उहाँहरूको त्यो थुप्रै थुप्रै धर्महरू छ त्यसमा पनि हामी एकदमै लागिप लागिपरेर नै उहाँहरूको धर्ममा पनि हामी एकदम सघाउपघाउ पुर्याउने कामहरू पनि गरिरहे गरिनै रहेको छ र विशेष क्रिस्च्यनिटी त हाम्रोमा छैन र पनि उहाँहरूले पनि एउटा के अरे उहाँहरूको पनि एउटा कसरी बस्नुपर्ने कुन प्रकारले जिउनुपर्ने भन्ने पर्व उनीहरूको पनि एउटा उद्देश्य छ उहाँहरूको पनि अब हामीले कति नै पाइनै रहेको छौँ यो के अरे क्रिस्च्यनिटीबाट पनि त्यही हो अब हाम्रो विशेष मोहित पार्ने कुराहरू र धर्म के के हुन् भन्ने बारेमा त मैले अब भनी भनिहालेँ है र चाडपर्वको कुरामा हामीले हेर्नु हो भने त्यही नै हाम्रो अब के अरे हाम्रो त राईहरूको बु यता के अरे हिन्दुहरूको हेर्नु हो भने त्यस्तै उयोहरू हुन्छ माघे सङ्क्राति त्यस्तोहरू चाहिँ अब हाम्रो धर्मबाट चाहिँ हामीले त्यो एउटा के अरे पूजाआजा गरेर हामी त्यो गर्छौँ र अन्य धर्मबाट अँ अरू अरू धर्मबाट हामीले मनाउने चाडहरू चाहिँ यही नै हो अब जस्तो बुद्धिस्ट बुद्धिस्टको के अरे भानु के अरे बुद्ध जयन्ती है क्रिस्चियनको भने अब क्रिस्चियनको पनि अब उसमा उयो छ त्यसमा पनि अब हामी कति त्यसरी उयो लागिपरिनै रहेका छौँ सिक्नुपर्ने कुराहरू चाहिँ हामीले त्यही नै हो विशेष